हाम्रो दार्जिलिङ एरियामा चाहिँ कुवाबाट पानी निकाल्ने सिस्टमहरू त छैन किनभने हाम्रो त अब यो पाहाड हो त्यस्तो त छैन हामीले जतिसक्दो चाहिँ यति हो मोटरले अब पानी भर्यो भने पानीको चाहिँ दुखै हुन्छ दार्जिलिङ कर्सियङ अन्त एरिया अब हिल्स एरियामा त र पनि अब पानीहरू भरियो भने टेङ्कीहरू छ भने माथिबाट मुनिबाट मोटर लाएर माथि चढाउनुपर्छ पानीको त प्रब्लमै छ र पनि कुवाको त सिस्टम छैन हाम्रो यहाँ एरियामा सबै ए हिल्स एरियामा चाहिँ अन्त हामी सिलगढीहरू गयो भने चाहिँ हामी त्यहाँ पाउँछु कुवाको पानीहरू उँघाएको त्यहाँ हुन्छ त्यहाँ चाहिँ त्यहाँतिर त पानीहरूको दु ख हुँदैन हाम्रो यता हिल्समा चाहिँ पुरा दु ख हुन्छ अन्त त्यही हो पानी त अन्त अब पानीको त प्रब्लमै छ र पनि अब पानी अब अहिले त आउँछ अलिअलि भए पनि हामीलाई चाहिँ अब पानीको त अब सबैतिर कर्सियङ पनि पानीको कर्सियङमा त त्यति दु ख छैन दार्जिलिङमा त दुखै नै छ तर त्यो कुवा भएको जग्गा त छैन मिरिकमा त अहिले छ अरे भनेको सुन्दैछु त्यही हो अरू त पानीको चाहिँ त्यही हो हाम्रो यतातिर पानीको त अब कोही बेला हामी जान्छु पोखरीतिर तल धारातिर जान्छ हाम्रो त धारा हुन्छ जस्तो बगेर आएको धाराहरू हुन्छ त्यहाँतिर जान्छ पानीहरू नपाउँदा त्यस्तै हो कुवा चाहिँ हुँदैन ट्याङ्कीहरू त बनाएको हुन्छ तर त्यसमा पनि पानी हाल्नु चाहिँ पाउँदैन अन्त यति नै